यो फुलहरूको बारेमा चाहिँ मलाई चाहिँ यो पहिल्यैदेखिकै फुलहरू मलाई मन पर्छ घर वरिपरि फुलहरू रोपेको राम्रो स्वभाव पनि दिन्छ घरलाई राम्रो हुन्छ यसो गाउँमा पूजा आजा हुँदा पनि त्यो पूजा आजामा टिपेर लान्छ त्यसमा एउटा राम्रो हो फेरि घरकै पूजा गर्दाखेरि पनि त फुलहरू टिप्न आउँछ लैजाऊ भन्छु लान्छ उनीहरूले तर फुल भनेको चाहिँ राम्रो उयो हो रहेछ पूजाको लागि घरमा पूजा गर्दा राम्रो हुन्छ फुलले त सबको लागि राम्रो हुन्छ घर हो घरमा फुल छ वरिपरि छ भने राम्रो स्वभाव पनि दिन्छ फुलहरूको उयोले पनि मान्छेलाई राम्रो गर्नु हुँदो रहेछ तर फुल चाहिँ रोप्नु नै पर्ने रहेछ यो फुलहरू चाहिँ डाले फुलहरू राम्रो हुन्छ डाले फुलहरू सब कुरामा चल्छ पूजा आजामा आफ्नो घर घरमा राम्रो हुन्छ आफूलाई शरीरहरूलाई राम्रो हेर्दाखेरि खुसी लाग्छ खुसीको लहर उठ्छ फुलहरू फुलेको देख्दा त्यस्तैहरू हुन्छ तर पानी चाहिँ लगाउनु पर्छ मलहरू लगाइबस्नु पर्छ पानी चाहिँ बेलुका बेलुका लगाइदिन्छु बिहान चाहिँ लाउँदिनँ त्यतिमा स्याहार गर्छु अरूहरू त फुलहरूमा त हामीलाई खेती अलि अलि त्यति खेतीबारी त गुवातिर लगाउँछु पानी काम अब त्यति नै हो अब के गरौँ मेरो घरमा बसेर त्यति काम पनि गरेन भने के गर्नु होइन फुलहरू अब फुलहरूमा पानी गुवातिर हरियो पाततिर पानी लगाइन्छ त्यति नै कामहरू गर्छु घरमा बस्छु खानापिना भ्याए भने पकाउँछु सके भने पकाउँछु नभए छोरीले पकाउँछ घरको कामहरू पनि अब बारी सारी चाहिँ अलि अलि फुलहरूले उयोहरू चाहिँ म चाहिँ त्यो पानी चाहिँ अहिले लगाउनु चाहिँ लगाउँछु लगाउँछु बेलुकै पछि लगाउँछु फुलहरूमा चाहिँ